हामी बसेको ठाउँमा त विभिन्न जातिहरू बसेको छौँ विभिन्न जातको विभिन्न थरको विभिन्न यो विभिन्न थरीहरू थरी थरीका मानिसहरू बसेको छौँ हामी सबैजना बिहारी बङ्गाली मारवारी नेपाली जम्मै मिलेर आदिवासी मिलेर बसेको छौँ र क कति हामी आदिवासीको बिहेबटुलमा पनि हामी जाने गर्छौँ हाम्रो बिहेबटुलमा पनि उनीहरू आउने गर्छ अनि कतिजनाले हामी आदिवासीको भाषाहरू पनि जानेको छौँ हाम्रो भाषाहरू नेपालीको भाषाहरू पनि आदिवासीले जानेको हुन्छ अनि बङ्गलीहरूले पनि हाम्रो भाषा जानेको हुन्छ हामीले पनि बङ्गाली भाषा अलिअलि जानेको हुन्छौँ अनि हामी हिन्दी भाषा पनि बोल्नसक्छौँ उनीहरूले हामीलाई हिन्दी भाषा सिकाउनुहुन्छ हामी नेपाली सिकाउँछौँ र उनीहरूले हामी विभिन्न भाषाको बात मारेर हामी बस्नसक्छौँ हामी सबैजना मिलेर बसेको छौँ हामी बिहाबटुलमा उनीहरूको बिहाबटुलमा पनि हामी जाने गरेको छौँ हाम्रो बिहाबटुलमा पनि उनीहरू आउने गरेको छ सघाउपघाउ गर्ने गरेको छ उनीहरूको आफ्नो आफ्नो भाषामा आफ्नो आफ्नो संस्कृतिमा हामी गीत गाउने गर्छौँ नाच्ने गर्छौँ आफ्नो आफ्नो सांस्कृतिक गाउने गर्छौँ